हुनु त गायन क्षेत्रमा लोकगीत भनेर गाइन्छ त कोही गीतमा चाहिँ छोटो तरिकाले त्यो वाक्य त्यो शब्द छोडिन्छ साथै कोही जग्गामा चाहिँ त्यो उयसहरू वर्डहरूले चाहिँ अलिकति लामोमा तेनेने तान्नुपर्ने जस्तो हुन्छ जस्तो कि यहाँ अहिले मैले कोराना कालमा यहाँ अमीर सुन्दासले बा बजाउनु भएको मादलको तालमा मैले कोरोनाको कालमा चाहिँ कोरोनाको गीत गाएको थिएँ र तपाईँहरूलाई म अलिकति सुनाउँदैछु यो गीत कस्तो लाग्छ म भनेर म तपाईँहरूसँग पनि प्रश्न गर्छु र ध्यानपूर्वक सुनिदिनु होस् ल कोरोना भाइरसले मान्छे माऱ्यो नि विश्वको राजा बादशाह छक्कै पऱ्यो नि कोरोना भाइरसले मान्छे माऱ्यो नि विश्वको राजा बादशाह छक्कै पऱ्यो नि विश्वको राजा बादशाह छक्कै पऱ्यो नि कोरोना भाइरस संसारमा फैलियो कोरोना भाइरस संसारमा फैलियो पाऱ्यो नि रुवावास पाऱ्यो रुवावास पाऱ्यो नि रुवावास पाऱ्यो रुवावास यो भाइरस कस्तो करेन्ट जस्तो यो भाइरस कस्तो करेन्ट जस्तो पाऱ्यो नि एक्कै छाक पाऱ्यो एक्कै छाक पाऱ्यो नि एक्कै छाक पाऱ्यो एक्कै छाक कोरोना भाइरसले मान्छे माऱ्यो नि विश्वको राजा बादशाह छक्कै पऱ्यो नि कोरोना भाइरसले मान्छे माऱ्यो नि विश्वको राजा बादशाह छक्कै पऱ्यो नि विश्वको राजा बादशाह छक्कै पऱ्यो नि